म खुल्ला समयमा है घरमा म कामसाम गरेर सबै सकेपछि चाहिँ म एकदम घुम्नु रुचाउँछु है म जति पनि म फ्री टाइम हुन्छ म घुमेर साथीहरूसँग एन्टरटेनमेन्ट गर्नु नाच्नु गाउनु हिँड्नु है कहाँनिर नयाँ ठाउँ छ त्यहाँ गएर हेर्नु र त्यहाँको कतिवटा कुराहरू बुझ्नु मलाई अति नै मलाई मनपर्छ है त्यहाँनिर र म साथीहरूसँग धेरै धेरै रमाउँछु म त्यो यहाँदेखि हामी अलिकति खुल्ला भयो कि हामी यहाँदेखि बाहिर सिक्किम जान्छौँ है सिक्किमतिरको हामी दृश्यहरू देख्छौँ त्यस्तै अब यहाँ कालिम्पोङमा पनि हेर्नेलायकको धेरै धेरै छ है त्यहाँनिर हामी जान्छौँ र कालिम्पोङमा जहाँ पनि जति पनि छ सा हामी अब सायद नपुगेको छैनौँ पनि होला अझै हामी यहाँदेखि बाहिर गएर घुमेर है डुलेर हामी एन्टरटेनमेन्ट गर्ने कोसिस गर्छौँ अझै पनि कोसिस जारी छ है हामी हिँड्छौँ डुल्छौँ घुम्छौँ फोटो खिच्छौँ सबै कुराहरू गर्दैछौँ